हामीले अब दिउँसो र रातिको खाना अलग अलग खान्छ अब दिउँसो चाहिँ बेसीजस्तो हामीले अब त्यस्तै म्यागी थुक्पा त्यस्तै के हुन्छ अब कोही बेला रोटी होइन त्यस्तै कोही बेला अब झालमुरीहरू अब त्यस्तोहरू खान्छ अन्त बेलुका चाहिँ हामीले अब बेसी नै अब माम् खानै खान्छ भातै खान्छ अब किनभने अब बेलुका त अब आमाहरूले अब भात पकाउनु अब कोही बेला आमाहरूले पकाउनु हुन्छ कोहीबेला अब हामीले पकाउनु पर्छ भातै पकाउनु अब त्यस्तो भन्नुहुन्छ किनभने बेलुका अब दिउँसो सबैले काम गरेर थाकेको हुन्छ सबैजना अन्त बेलुका अब खाउँ न खानै अब थाकेकोमा थाकेको बेलामा अब अलिक राम्रै खाना खाउँ भन्ने हुन्छ अब सबैजनाको होइन अन्त बेलुका चाहिँ अब हामी खानै खान्छौँ दिउँसो चाहिँ अब अब कोहीबेला बिहान भात पकाएको छ भने दिउँसो अब खाजा भुजा बिहान कोहीबेला रोटी खाएको छ भने दिउँसो खाना बनाउँछौँ अन्त अब तर अब दिउँसै दिउँसो र बेलुका अब खाना एउटै चाहिँ खाँदैनौँ हामी अन्त किनभने अब दिउँसै दिउँसो पनि भातै खायो भने बेलुका चाहिँ त्यत्रो अब हामी खाना खानु सक्दैनौँ नि त त्यसै कारण चाहिँ दिउँसो चाहिँ अब त्यस्तै कोहीबेला आलुदम भुजा अब त्यस्तै के के खान्छ अब बेलुका चाहिँ बेसी जस्तो खानै खान्छ बेला बेला अब बेलुका चाहिँ बेला बेला चाहिँ रोटी खान्छ नभए त हामीले अब बेसीजस्तो त खाना नै खान्छ अब भात नै खान्छ माम् खान्छ अन्त अब दिउँसो चाहिँ हामीले माम खाँदैन बेसी किनभने अब दिउँसो त बेसी गरम पनि हुन्छ गरममा अब चुल्हामा बस्नु साह्रो पर्छ आगोमा बस्नु गरम महिनामा त झन अन्त त्यसै कारण अब त्यस्तै झालमुरी बनायो कोहीबेला वाइवाई ल्यायो त्यस्तै वाइवाईहरू नै खान्छ अब तर अब बेसी अब माम चाहिँ पकाउँदैन किनभने अब घरमा मान्छेले पनि आ दिउँसो त नखाए पनि हुन्छ अब नखाउँ अब भातै खानु पर्छ भन्ने हुँदैन नि दिउँसो त अब त्यही चाब्राक चुब्रुक खाँदा पनि त हुन्छ झालमुरी नै खाउँ न मिमी खाउँ न भन्नेहरू हुन्छ अब त्यस्तै कारण चाहिँ अब हामी दिउँसो अब दिउँसो र बेलुकाको खाना अब हामीले सेम खाँदैनौ अब दिउँसो अब भात पकायो भने भात त अब पकाउँदै पकाउँदैन अब दिउँसो त किनभने अब गरम हुन्छ पकाइहाल्यो भने पनि बेलका रोटी खान्छ अब त्यस्तो अलक अलक अब दिउँसो पनि भात खायो बेलका पनि भात खायो तेस्तो चैँ खाँदैन त्यसै कारण अब दिउँसोको खाना र रातको खाना चाहिँ अब अर्कैअर्को हुन्छ हाम्रो चाहिँ अब